मैले चाहिँ धेरै वर्ष अघाडि चाहिँ जब म स्कुलिङमा थिएँ स्कुल टाइममा हुँदाखेरि चाहिँ हाम्रो स्कुलमा एनुवल फङ्सन भएको थियो त्यो एनुवल फङ्सनमा चाहिँ सबै कम्पिटिसन टाइपको राखेको थियो त्यसमा चाहिँ डिफरेन्ट डिफरेन्ट स्कुलकोहरूले आएर सबैहरूले कम्पिटिसन डान्स कम्पिटिसन सिङ्गिङ कम्पिटिसन कुइज कम्पिटिसन सबै कुरा राखेको थियो र तब चाहिँ म पनि डान्स कम्पिटिसनमा हिस्सा लिएको थिएँ र म नेपाली लोकगीतमा डान्स गरेको थिएँ त्यो समयमा डान्स गर्दाखेरि हामीले फर्स्ट प्राइज जितेका थियौँ र हामी त्यसरी फर्स्ट भएको थियौँ अन्त त्यही छ मेरो चाहिँ एक्सपिरियन्स र मिठो एक्सपिरियन्स भनौँ कि मेमोरिजहरू चाहिँ त्यो नै छ